अप्ठ्यारो रेसिपी त बिर्यानी बनाउनु पनि साह्रै पर्छ चौमिन बनाउनु पनि आउँदैन त्यहाँदेखि मासु पकाउनु पनि त्यति बेसी आउँदैन दालहरू पनि प्रायः प्रायः आउँदैन हो अन्त त्यसको लागि चाहिँ ट्रेनिङमा जानुपऱ्यो भनेको खै अहिलेसम्म फूर्सत छैन अब अलिक दिन अलिक दिन बादमा चाहिँ ट्रेनिङ गर्नुपऱ्यो ट्रेनिङ सेनिङ गरेर आफै पकाएर खाने विचार इच्छा छ एकदमै खानु त मन त छ तर के गर्नु बनाउनु आउँदैन हो यसो गाउँ घरतिर सोध्नु हिँड्छु सोध्नु हिँड्दा पनि गाउँ घरतिर पनि त्यति साह्रो पाउँदैन बनाउने मान्छे अन्त अब आफै ट्रेनिङ गर्नुपऱ्यो हौ